खेतीपाती लाग्दा हामीलाई खुसी लाग्ने यो हो कि हामीले सबैतिर हरियाली देख्न पाउँछौँ अन्त हामीले घरमै जे पनि सब्जी लगाएपछि खेतीपातीको सिजनमा सबै मजाले हुन्छ जस्तो कि सागसब्जीदेखि लिएर घरमै लगाउँदाखेरि सबै घरकै फ्रेस सब्जीहरू खान पाइन्छ हामीले प्रायःजस्तो घरमै लगाइरहेको छौँ जस्तो कि साग अनि यहाँ भयो होइन कोपीहरू बैगुनदेखिको लिएर धनियाँ त्यहाँदेखि हामीले आफ्नै बारीमा लगाउँछौँ त्यही कारणले अब बारी पनि हरियाली भइरहेको हुन्छ सबै घरकै अब फ्रेस सब्जी लगाउने समयमा त हामीले पुरै खेती जस्तोमा आफ्नै खेतीहरू गर्छौँ धान सब्जीहरू सबै लगाउँछौँ जस्तो कि धान भयो मकैदेखिको लिएर हरियोपरियो सागसब्जी सबै घरकै घरमै लगाउँछौँ र खेतमा जानु पनि हामीलाई मजा लाग्छ इन्टरेस्ट लाग्छ हामीले होइन जस्तो कि खेतमा सबै सब्जीहरू राम्ररी भएपछि हामीलाई काम गर्नु मन पनि लाग्छ त्यो खेतीपातीमा अहिले हामीले स्याहारसुसार गर्यौँ भने नि सब्जीहरू पनि राम्ररी हुन्छ अन्त हामीले घरकै फ्रेस खान पाउँछौँ त्यही कारणले हामीले खेतीपातीमा भएपछि मजाले ध्यान लगाएर हामीले उसको सेवा गर्छौँ साफसफाई समय समयमा पानी मल माटो हाल्छौँ अन्त हामीले जस्तो हामीले बीज बोएको बोएको हुन्छौँ त्यस्तै फल पनि पाइन्छ त्यही कारणले हामीले सानैदेखिबाट लाएको देखेको स्याहारसुसार गर्छौँ होइन मल हाल्छौँ समय समयमा पानी समय समय दबाईहरू स्प्रेहरू गर्छौँ अन्त त्यही कारणले उसले मजाले हरियाली सबैतिर जान्छ अन्त घरकै सागसब्जीदेखि लिएर धान अब रोपेपछि चामलसामल सबै फ्रेस घरकै खान पाइन्छ त्यही कारणले हामीलाई बहुत खुसी लाग्छ हामीले रोपेको होइन आफूले खेती गरेको हाम्रो परिश्रम हाम्रो त्यसै जाँदैन होइन हामीले फ्रेस सागसब्जी पनि खानु पाइरहेको छौँ त्यही प्रकारले हामी खेती गर्दा खुसी रहन्छौँ